म चाहिँ अब एउटा नर्स भएकोले गर्दा चाहिँ है नर्स भएको कारणले गर्दा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ हुन्छ अब यो पेसेन्टहरू हुन्छ है तपाईँको अब यो क्यान्सरको पेसेन्टहरू हुन्छ जस्तो कि अब हाम्रो यहाँ कालिम्पोङमा है कति हुन्छ त्यहाँनिर अब हस्पिटलमा राखेको हुन्छ पेसेन्टहरू है क्यान्सर पेसेन्टहरू राखेको हुन्छ अन्त हाम्रो यहाँतिर चाहिँ तपाईँको अब यो क्यान्सर पेसेन्टहरूको लागि अब त्यस्तो फ्यासिलिटीहरू पनि राम्रो छैन है यहाँको अब डाक्टरहरूले चाहिँ कति बाहिर पठाउनुहुन्छ है कतिले अब सिलगढीहरू लानु भनेर भन्नुहुन्छ अन्त सिलगढी लाँदाखेरि पनि सिलगढी लाँदाखेरि पनि सिलगढीमा पनि अब अलिकति अब सिरियस छ भने त अब पेसेन्टहरू अलिकति सिरियस छ भने त अब सक्दैन भन्छ नि त है न अब सक्दैन हामी यता यस्तो भनेर चाहिँ बाहिरहरू पनि पठाउँछ है अब कति अब अलिक तपाईँको यस्तो धनीहरूले त अब सक्छ बाहिरहरू लानको लागि पनि सक्छ है अब यस्तै गरिबहरूले त लानसक्दैन नि त लान नसक्नेहरू हुन्छ कति चाहिँ अन्त त्यही कारणले चाहिँ अन्त गरिबहरू हुन्छ उनीहरूले त अब सिलगढी पनि अब कतिले त सिलगढी पनि लानसक्दैन है यतैतिर नै अब अब अरू नै गभर्मेन्ट हस्पिटलहरूतिर राखेर कस्तो उयो अब हुन्छ है अन्त कतिले चाहिँ घरमै राखेको हुन्छ है अब के भन्नु अब है खासमा चाहिँ अब यो अहिले चाहिँ अब कति मान्छेहरू चाहिँ खालि अब बाहिरको फुडहरू मात्रै खान्छ नि त अब खासमा हो भने अब यो बाहिरको फुडहरू त राम्रो होइन है यो तपाईँको जङ्क फुडहरू त राम्रो होइन नि त यसले गर्दाखेरि चाहिँ क्यान्सरहरू हुन्छ यो मुटुको रोगहरू हुन्छ है म चाहिँ के भन्छु अब यो सबै कुराहरू चाहिँ एभोइड गर्नु भनेर भन्छु है किनकि अब पहिला पहिलाको मानिस मान्छेहरू हेर्नुहोस् त कति चाहिँ अब उयोहरू हुन्छ तगडाहरू हुन्छ है किनभने अब उनीहरूले त अब अब पहिला पहिला यस्तो प्याकेटको कुराहरू त निस्किएको थिएन नि त हो त्यही भएर चाहिँ अब पहिला त उनीहरूले प्याकेटको कुराहरू त खान्थेन है त्यही कारण चाहिँ उनीहरू त अहिलेसम्म पनि बाँचिरहेको हुन्छ है बाँची पनि रहेको हुन्छ उनीहरू त हतपत बिमारहरू पनि हुँदैन उनीहरू त है अहिले त अब कति सानो सानो नानीहरू पनि है कति चाहिँ बिमारहरू हुन्छ यही तपाईँको जङ्क फुडकै कारणले हो है कति सानो उमेरमै कतिजनाको यो क्यान्सरहरू हुन्छ है क्यान्सरहरू बिमारहरू हुन्छ मुटुको रोगहरूको बिमारहरू हुन्छ है यसको है अब के भन्नु खासमा चाहिँ अब यो बिमारहरू चाहिँ अब जाती त हुन्छ अब है जाती हुनेहरू त हुन्छ जाती नहुनेहरू त अब हुँदैन है त्यो चाहिँ अब त्यसको लागि चाहिँ अब यहाँतिर त अब त्यस्तो उयो त छैन अब फ्यासिलिटी त्यस्तो छैन अब यसको यतातिर अब हस्पिटलहरूमा त त्यस्तो छैन है बाहिर नै जानुपर्छ यसको लागि त अब है डक्टरहरूले पनि यतातिर त त्यस्तो उयो छैन होइन बाहिर नै जानुपर्छ भनेर भन्छ कति अब है कति मान्छेहरू त रुन्छ पनि अब यत्रो अब हामी पैसाहरू कहाँबाट ल्याउनु भन्ने पनि हुन्छ किनकि अब यसको लागि त पैसाहरू पनि पुरा चाहिन्छ नि त अन्त अब कति किनकि अब म पनि एउटा नर्सै हो होइन नर्स नै गरेर आएको हो होइन त्यो त मलाई पनि थाहा छ अब कस्तो चाहिँ हुन्छ भनेर है अन्त कति चाहिँ अब हामीले सबै त्यो अब डाक्टरहरूलाई पनि अलिकति त्यो उयो गरेर है भनेरओरेर पनि हामीले अलिअलि पनि अब हेल्पहरू पनि गर्छौँ कति जग्गातिर हेल्पहरू पनि गरेर है हामीले गर्छौ गरेको पनि छौँ हामीले त्यस्तो कति जग्गातिर है हामीले पनि धेरै त्यस्तो पेसेन्टहरू पनि देखेको छौँ क्यान्सरले मरेकोओरेको पेसेन्टहरू पनि देखेको छौँ है अहिले त सानै नानीहरूदेखिकै क्यान्सरहरू पनि हुन्छ मुटुको रोगहरू हुन्छ त्यस्तो है म चाहिँ के भन्छु भने यस्तो यस्तो उयोहरू चाहिँ यस्तो बिमारीहरू चाहिँ कसैलाई पनि नहोस् भनेर भन्छु म चाहिँ है यस्तो बिमारहरू कसैलाई पनि नलागोस् सानो ठुलो कोहीलाई पनि नलागोस् है भनेर भन्छु म चाहिँ यस्तो बिमारीहरू चाहिँ अब राम्रो होइन भनेर भन्छु